नेपाली भाषा वा गोर्खाली भाषा भन्दा भयो विशेष गरी त्यसलाई कतिले पाहाडे भाषा पनि भन्छन् यो भाषा पाहाडमा मात्रै नभएर मदेसमा पनि यसको टुक्राटाक्री छुटफुट भाषाहरू पुगिसकेको छ भन्दा हुन्छ अरू त के कुरा हाम्रो देशमा भारत वर्षमा नेपाली भाषाले पनि मान्यता पाएको छ त्यसले गर्दा हाम्रो गाउँबस्तीमा पाहाडमा नेपाली भाषा जत्तिले बोल्दैछन् नेपाली नेपालीले मात्रै नेपाली बोल्छ भन्न सकिँदैन हुनु त नेपाली नेपालीले नै मात्रै नेपाली बोल्छ गोर्खालीले मात्रै गोर्खा भाषा बोल्छ भनेर भन्दा हुने खेरो जाने कुरा त होइन तर यहाँ आउने बङ्गाली पन्जाबी गुजराती मराठीहरूले पनि जानी नजानीकन नेपाली बोल्न बल गर्छन् अरू जाति पनि छन् जस्तै भोटे लाप्चे ले पनि नेपली भाषा बोल्छन् जस्तै एउटा उदाहरण लिउँ भोटेले बाबा कता गयो भनेर जानी नजानी भए पनि नेपालीमा बोल्छ भने मदेसीले पनि नेपाली बोल्नै चाहन्छ भाउजू को को होला घरमा लुगाफाटा त ल्याएको थियो राम्रो राम्रो छ भनेर उनीहरूले भन्छन् भाषा शब्द त्यही भए तापनि बोलीको लवज कताकता घुमेको हुन्छ तर पनि नेपाली सिक्नै उनीहरूले बल गरेको हुन्छ्न् यसरी धेरै समयसम्म पाहाडमा अथवा नेपालीको मुलुकमा घुमिसकेपछि हाम्रो पितृ बुझाउनेसम्म उनीहरू सिपालु हुन्छ्न् हामी पनि अर्को देशमा अर्को मुलुकमा अर्कै माहोलमा गयौँ भनेदेखि हाम्रो भाषा सँगसँगै उनीहरूको भाषा पनि हामी सिक्छौँ त्यस्तै नेपाली भाषा देशभरि फिँजिएको छ भन्दा खेरो जाने कुरा आउँदैन अरू त के कुरा बाहिर देशमा पनि यो टुक्राटाक्री भएर नेपाली भाषा पुगेकै छ भन्दा खेरो जाने कुरा आउँदैन तर नेपाली भाषाले मान्यता पाएकै छ र पनि फेरि नेपाली भाषा बोल्दाखेरि नेपालीले नै खिसी गर्छ भन्नु पनि सायद खेरो नजाला नेपाली भाषालाई शब्दलाई खोजी खोजी निकालेर नेपाली भाषा नै प्रयोग गर्यौँ भनेदेखि हामी साँच्चै नेपालीको नेपाली नै रहन्छौँ